हेलो ए हजुर हिमालयन व्हिल यो हजुर टुरिज्म इन कालिम्पोङ डिस्ट्रिक है ए हजुर हजुर ए हजुर हजुर हजुर ए हजुर हजुर हजुर ए हजुर हजुर हजुर म तपाईँलाई अलिकति डिस्क्रिप्सन दिन्छु नि है हाम्रो चाहिँ यहाँ के छ भन्दाखेरि है हाम्रो चाहिँ यो टुरिज्म को होल युनियन छ है यो युनियनको थ्रु चाहिँ हामीले सबै कालिम्पोङमा जति पनि हाम्रो टुरिस्ट प्लेसहरू छ है त्यो टुरिस्ट प्लेसहरूमा भिजिट गराउँछौँ है जसमा कि लोकल प्लेसहरू है अनि जस्तै चाहिँ तपाईँलाई सस्तो पनि पर्छ है टिकाउ पनि पर्छ तपाईँलाई हाम्रै टुरिज्मकै गाडीमा है तपाईँलाई सबै क्षेत्रमा घुमाउँछौँ होइन तपाईँलाई होटलको रेटहरू पनि एकदमै हजुर एउटा प्याकेज सिस्टम हुन्छ है तपाईँको प्याकेज सिस्टममा तपाईँलाई प्याकेज सिस्टम त्यस्तै ट्वेन्टी फाइभ थाउजन्ड जस्तो पर्छ है त्यसमा तपाईँलाई अब कति दिन चाहिँ तपाईँ स्टे गर्नुहुन्छ कालिम्पोङ हजुर वान डे पनि हुन्छ तपाईँको फ्यामिली कतिजना छन् रिलेटिभ्स कतिजना छ होला दसजना हो तपाईँको हजुर हजुर ए हजुर हजुर हजुर कि तर तपाईँको दसजना हो भने तपाईँको कति दिन बस्नुहुन्छ ए फाइभ डेसको लागि हुन्छ हामीले सिङ्गल पर्सनको चाहिँ एट हन्ड्रेडहरू जस्तो लि लिन्छौँ हो तर पनि तपाईँलाई अलिकति कन्सेसन गर्छौँ नि है फाइभ हन्ड्रेड पर पर्सन गरेर लिन्छौँ नि पर डेको हजुर हजुर हजुर कालिम्पोङ तपाईँले घुम्नु घुम्नुपर्यो भने त अब एकदमै नाम चलेकोहरू त तपाईँको अहिले हालैमा त डेलो त थाहा तपाईँलाई थाहा छँदैछ है र डेलोभन्दा पनि यता लोलेगाउँ रेसेप है यता तपाईँको सुन्नुभएको होला पन्बूहरू है एकदम यो सबै तपाईँलाई हामी हजुर हजुर गाडीको बाटो हामी गाडी पनि त प्रोभाइड गर्छौँ तपाईँलाई घुम्नुओर्नु गाडी प्रोभाइड गर्छौँ है बाटो अहिले एकदमै राम्रो छ एकदमै राम्रो छ है हजुर त्यो रेनी सिजनमा कोही कोही बेला चाहिँ अब हुने चान्सेस हुन्छ तर पनि अहिले त सबै राम्रै छ तपाईँको है आउनुभयो भने एकदमै राम्रो है आयो भने तपाईँ इन्फर्म गर्नुहोस् न है अलिकति भए पनि तपाईँलाई कन्सेसन अफरहरू दिन्छौँ नि हामी हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ थ्याङ्क्यु हुन्छ हुन्छ